मेरो गाउँमा चाहिँ छैन यो बुकस्टोरहरू अनि म गाउँमा चाहिँ किन्नु सक्दिनँ अनि कालेबुङ आएर चाहिँ बजारहरूतिर बुकस्टोरहरू पुरा देखिन् देख्छ अनि त्यहाँबाट हेरी हेरी मन परेकोहरू लान्छु अनि पढ्थेँ म पहिला